हेलो हेलो बहिनी ए तपाईँको दोकानमा के के छ हौ दुधहरू दहीहरू पनिर घिउहरू के के पाउँछ हौ हजुर मलाई त एक किलो छुर्पी चाहिएको थियो कसरी किलो होला हौ ए अच्छा त्यही त मेरोमा पाहुना आएका थिए छुर्पीको अलिकति लस्सी जस्तो बनाएर खानु पर्ने थियो त्यहाँबाट दही पनि चाहिएको थियो हौ पाँच किलो जस्तो कसरी किलो होला नि दही ए अच्छा त्यही त दुध चाहिँ ए अन्त पनिर ए मही पनि बनाउनु हुन्छ मही चाहिँ कसरी बिक्री गर्नु हुन्छ ए त्यही त मलाई त महीको पनि सोल्लर पुरा मन पर्छ हौ

मलाई मही चाहिएको थियो दुई किलो पनिर चाहिएको थियो पाँच किलो हो छुर्पी एक किलो अन्त दही पनि दुई किलो दुध चाहिँ दुध चाहिँ दस किलो जस्तो चाहिएको थियो अन्त घिउ पनि बनाउनु हुन्छ कसरी किलो हो घिउ चाहिँ ए अन्त छ सय रुप्पे केजीले ला के के घिउ बनाउँदा चाहिँ तपाईँ के हप्ता हप्तामै बनाउनु हुन्छ ए त्यही त हौ मलाई घिउ पनि दुई किलो जस्तो चाहिएको थियो कसरी अन्त छ सय रुप्पे किलो भन्नु भयो नि ए मलाई घिउ दुई किलो चाहिएको थियो घिउहरू राम्रै क्वालिटीको पाउँछ ए त्यही त मलाई ठेकीमा पारेको पनि पुरा मन पर्छ टोलङमा पारेको पनि मन पर्छ हो त्यो घुर्रा लगाएर पार्छ नि हुर हुर बनाउँदै टोलङको पनि मन पर्छ मलाई हो अन्त त्यो मही बनाउँदाखेरि चाहिँ पकाएर बनाउँछ नि फटाएर ठिकै छ कस्तो कस्तो क्वालिटीको हुन्छ हौ छुर्पी चाहिँ त्यही त कोही फुर्र परेको हुन्छ कोही डल्ला हुन्छ नि छुर्पी कोही चाम्रो हुन्छ ल हुन्छ बहिनी ल बहिनी मलाई पाँच किलो चाहिएको छ अहिले राखेँ है म बादमा आउँछु नि ल